हेलो भाइ यो मितज्यू होटल हो ए हजुर होइन तपाईँले सामान पठाउनु भएछ मैले मगाएको थिएँ हो यहाँ म फत्फते गोलाइबाट बोलेको खसीको चुक्पा मगाएको थिएँ खोइ अहिले आइ त पुग्यो तर खराब रहेछ त भाइ किन पुरा गनायो त खानु नहुने छ त राम्रो पठाइदिनुहोस् न हौ सधैँ मैले मगाइराखेको छु त हजुर हजुर पुरा गनाएछ नि भाइ खोइ त अन्त तपाईँले त राम्रै पठाएँ भन्नुहुन्छ यहाँ त खानु नहुने आइपुग्यो त हौ भाइ फेरि पनि राम्रो पठाइदिनुहोस् है ल